मलाई उत्तर भारतको बटर चिकन भयो अनि मटर पनिर अनि त तन्दुरी रोटीहरू भयो पुरा पकाउनु मन छ अनि त्यो हेर्नु र खानुमा दुवै पु पुरा स्वादिष्ट हुन्छ अनि दक्षिण भारतको मलाई इडली डोसा उपमा बडाहरू पुरा पकाउनु मन छ किनभने इडली डोसामा एउटा एउटा खाजाको रूपमा मात्रै होइन एउटा धेरै धेरै सेहतको लागि पनि धेरै राम्रो हुन्छ इडली चामलबाट चामल दालहरूबाट बनाको भिजाएर बनाको एउटा खाना हो स्टिम स्टिम गरेर बनाएको अनि डोसामा पनि कम्ती तेल लगाएर बनाएको खानाहरू हो त्यसले गर्दा सेहतमा नि कुनै सेहतमा नि कुनै खराबीहरू हुँदैन त्यही भएर सब दक्षिण भारतको खाना बनाउनु पनि पुरा सज् सजिलो छ अनि समानहरू पनि त्यसको लागि समानहरू पनि कम्ती र सस्तो हुन्छ खाना दक्षिण भारतको विशिष्ट भनेको तपाईँको गरम इलाकामा त्यो अलिक अमिलो खा अमिलो खाना अमिलो दालसँग इडली डोसाहरू दिनुपर्छ नरिवलको चट्नीसँग र खानामा बहुत पुरा राम्रो हुन्छ त्यो